दर्शक नभए कुनै पनि कलाको एउटा महत्त्व हुँदैन र मूर्तिलाई दर्शकले एकदमै हेरेर विचार गरेर उनको जीवनकालको विचारहरूलाई पनि सम्झने गर्छन् आत्मसात गर्ने गर्छन् र ती मात्र नभएर ती मूर्तिमा कसरी कला दर्साइएको छ भन्ने मूर्तिकारको पनि या कला कला कला झल्किन्छ र दर्शक कलाले मूर्तिकारबाट के अपेक्षा राख्छन् भन्ना भन्नाले ती मूर्तिहरूमा जुन प्रकारको कलाको प्रयोग गरिएको हुन्छ ती कलाको सही सम्मान होस् भन्ने खातिर पनि मूर्तिकारहरूले अपेक्षा राख्